ए हजुर प्रियङ्का हो नि ए हजुर हजुर कस्तो भइरहेको छ नि नि हामीलाई त हेर्नु न डान्सको जिम्मामा राखेर कस्तो भइरहेको छ हजुर पुरै छ अहिले पुरै राखेको छ नि अब ए ए हाम्रो पनि त त्यही भइरहेको छ ग्रुप खोलेर कोही स्टुडेन्ट्सहरू आउनु मान्दैन अब फोनहरू गर्दा पनि उठाउँदैन कोही स्टुडेन्ट्सहरू डान्स पनि गर्नु मान्दैन झिजो भइहेको छ हाम्रो पनि हजुर यिनी एथ्लेट्सहरू पनि हुन्छ भनेर भन्दै थियो ए हजुर म त अहिले मिटिङमा आउनु भ्याउदिनँ होला नि हो म त अब ऊ यसमा नि छिन कि अर्को म्याम हुनु हुन्छ ऊ ऊ छ नि त कि मेम्बर अन्त ऊ नै जान्छ होला है त्यस मिटिङमा ए ए खै कुन चाहिँ स्के कुन चाहिँ स्किट गरिरहेका छन् ए तपाईँ पो हुनु हुन्छ त्यसमा त ए हजुर ए हजुर होइन हो उयोहरू बनायो भने त हाम्रो स्टुडेन्ट्सहरूले बनाइदिन्छ होला नि मोडलहरू केही बनाउनु छ बने भन्नु होस् न तपाईँ ए हजुर ए हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ